हजुर म सेवान्ने होटेलको ओनर हो भन्नुहोस् हजुर हजुर ए हजुर अँ अहिले हाम्रो होटेल बुकिङ गर्नु भएकोमा एकदमै धन्यवाद र तपाईँलाई एकदमै वेलकम छ र यहाँ तपाईँले यो चाहिँ कालिम्पोङ डिस्ट्रिकमा पर्छ र यो यो जग्गा चाहिँ तपाईँलाई एकदमै बेस्ट हुनेछ किनकि यहाँबाट चाहिँ तपाईँले धेरै टुरिज्म एरियाहरू पनि जानुसक्नु हुनेछ यदि तपाईँलाई गाडीहरूको सुविधा चाहिन्छ भने पनि यहाँबाट एकदमै उपलब्ध गराइने छ र तपाईँ कहाँ कहाँ जानुहुनेछ यहाँ मलाई भन्नु सक्नुहुनेछ यसमा तपाईँ डेलो जानु सक्नुहुनेछ डेलो चाहिँ यहाँदेखि एकदमै नजिक परेको हुनाले यसको भाडापनि एकदमै कम्ती पर्छ यहाँदेखि मात्र दो तिन किलोमिटर रहेको छ र यहाँदेखि तपाईँ लाभा जानु सक्नुहुन्छ रिसाप जानु सक्नुहुन्छ लाभा जानु सक्नुहुनेछ र छागे फल्स पनि यहाँबाट जानु सक्नुहुनेछ छागे फल्स चाहिँ अलिकति टाढो भएको हुनाले अलिकति भाडामा चाहिँ इन्क्रिज हुनसक्छ र तपाईँ कुन चाहिँ ठाउँको चाहिँ बुकिङ गर्नु चाहनुहुन्छ हजुर हजुर हजुर जानु सक्नुहुन्छ डेलोमा हजुर डेलो चाहिँ तपाईँको भाडा चाहिँ तपाईँको थाउजन्ड टुवेल्भ हन्ड्रेडसम्म पर्नुसक्छ यदि तपाईँ जानु चाहनुहुन्छ भने तपाईँ भोलि आएर मसँग आएर कन्सल्ट गर्नु सक्नुहुनेछ र बुकिङ गरेर आफ्नो ट्रिपको मजा लिनु सक्नुहुनेछ हुन्छ हुन्छ आउनुहोस् भोलि हुन्छ